हेलो

ए ट्राफिक यहाँ त आजकल त अब गाडीहरू पनि धेरै सबैले त्यहाँ चलाउनु थालेर ट्राफिकहरू त्यहाँनिर पुरा यहाँनिर छ नि हामीलाई साह्रो पर्दैछ ट्राफिकले गर्दा पुरा जामहरू हुन्छ हो आजकल

गर्मेन्ट कलेजदेखिको अलिक उता छ अरे त्यो गाडी राख्ने ठाउँ चाहिँ हजुर पढ्छु नि आजकल त हो गाडीहरू पनि पुरा हुन्छ अन्त त्यहाँनिर गाडी राख्ने ठाउँहरू पनि मन्छेहरूले अब पाउदैन हो छिटो गएन भने आजकल त ट्याक्सीहरू तिर्नुपर्छ

जाँदाखेरि चाहिँ तल्लो बाटो फर्किनुपर्छ हो अन्त बतासे रोड त्यहाँदेखिको चाहिँ फर्किँदाखेरि चाहिँ गान्धी गान्धी रोडबाट फर्किनुहोस् न

बाटोहरू त अस्ति त धेरै बिग्रिसकेको थियो कि तर अब आजकल त आजकल अहिले हाम्रो त्यहाँनिर सरकारले बनाउनु भएको छ नि आजकल नयाँ कि धेरै बिग्रिसकेको थियो धेरै वर्ष भएको थियो नबनाएको अन्त अस्ति पानीहरू पनि परेर धेरै बिग्रिसकेको थियो अन्त अहिले त सरकारले त्यहाँनिर बाटो बनाइदिनु भएको छ र अहिले पुरा धेरै सुविस्ता हुन्छ तपाईँले अब अब ठुलो गाडी लिएर आउनुभयो भने तपाईँलाई सुविस्ता हुन्छ ठुलो गाडी ठुलो गाडी लिएर आउनुभयो भने तपाईँलाई धेरै सुविस्ता हुन्छ

हजुर हजुर मथिल्लो बाटो गान्धी रोडबाट बतासे अब तल्लो बाटो आउनु भयो रे हो बतासेमा पनि हुन्छ लिन्छ के भन्छ हौ ट्राफिकको फाइट ए त अब तपाईँले तपाईँले अब त्यो हाम्रो त्यहाँनिर ट्राफिक लाइटहरू फलो गर्नु भएन भने अब दुई सय रुपियाँ तिर्नुपर्छ हो फाइन अब तपाईँले अब राम्रो राम्रो त्यहाँनिर पार्किङको जग्गामा पार्क गर्नु भएन भने अब पाँच सय रुपियाँ तिर्नुपर्छ हुन्छ